मैले एउटा साबुन किनेको थिएँ निम साबुन पतन्जलीबाट एकदमै खोलेर नुहाउँदा मुख धुँदा एकदमै राम्रो सेन्ट आयो एकदमै राम्रो रहेछ फेरि एकदमै फेरि त्यसलाई मैले फेरि रि दुईपल्ट नुहाउँदाखेरि चाहि त्यो साबुनको टेस त्यसै हराएर गयो